भारतको स्वास्थ्य प्रणालीहरू चाहिँ अरू देशको तुलनामा राम्रै छ राम्रो चाहिँ हामीले साउथ इन्डियातिर गएर जस्तो हैदराबाद गएर ग्यासको ग्यास्ट्राइटिक हस्पिटलहरू राम्रो छ त्यहाँनिर अनि साउथमा पुट्टपर्तीमा हार्टको हस्पिटलहरू राम्रो छ अनि यता के अरे तपाईँको भेल्लोरमा क्यान्सर हस्पिटलहरू राम्रो छ हामीले धेरै धेरै ट्रिटमेन्टहरू त्यहाँबाट गर्ने गर्छौँ विशेष गरेर साउथ इन्डियामै चाहिँ भारतको स्वास्थ्य प्रणाली सेवा चाहिँ राम्रो छ जस्तो लाग्छ हुन चाहिँ दिल्लीका बाहिर एम्स हस्पिटलहरू भयो अनि धेरै धेरै हस्पिटलहरूमा राम्रै सेवा गर्छ तर यहाँनिर हाम्रो नर्थ बेङ्गल बङ्गालभित्र जुन चाहिँ नर्थ बेङ्गल हस्पिटल यो नर्थ बेङ्गल मेडिकल कलेज छ त्यहाँ चाहिँ त्यो क्लिनिकमा चाहिँ धेरै धेरै लाइनहरू लागेर एकदमै डक्टरहरू पनि डक्टरहरू राम्रै भए पनि तपाईँको लाइनहरूले नै गर्दाखेरि हामीले बिहानै गयो भने बेलुका चार बजीसम्म पनि त्यो लाइनहरू नछुट्ने यस्तो छ अनि त्यहाँ चाहिँ त्यहाँ नर्थ बेङ्गल मेडिकल कलेजमा चाहिँ धेरै धेरै मैलाहरू जसलाई चाहिँ राम्रोसँग सफा गरिएको छैन त्यहाँ चाहिँ एकदमै सफा हुनुपर्ने हस्पिटल त एकदमै सफा गरिनुपर्ने चाहिँ एउटा नियमअनुसार चाहिँ यो काम गर्ने जुन चाहिँ सफाई कर्मचारीहरू हुन्छ अनि समय समयमा उपस्थित त्यो धेरै किसिमको अहिले त केमिकल्सहरू पाइन्छ जसले गर्दाखेरि चाहिँ किराहरू मार्ने झारहरू मार्ने त्यो लामखुट्टेको लागि छर्किने सफाई फिनाइलहरू त्यो पिसाब टट्टीहरू सफा गर्ने टोयलेटहरू सफा गरिनुपर्ने धुलो मिट्टीहरू धुलमिट्टीहरू जुन चाहिँ लागेको हुन्छ फ्यानहरूमा त्यो सफा गरिनुपर्ने त्यो हस्पिटलमा लागेको टायल्सहरू पुछिनुपर्ने सफा गरिनुपर्ने त्यस्तो खालके सफाईमा चाहिँ विशेष गरेर हाम्रा यो मेडिकल कलेजको धेरै ठुल्ठुलो जुन चाहिँ डिनहरू हुनुहुन्छ स्वास्थ्यकर्मीहरू ठुला ठुला इन्चार्जहरू हुनुहुन्छ सिएमएस पिएमएसहरू हुनुहुन्छ उहाँहरूले चाहिँ त्यस्तो विषयमा स्वास्थ्यमा चाहिँ विशेष गरेर सफाईमा चाहिँ ध्यान दिनुपर्ने चाहिँ हामी देख्छौँ